मैले स्याम्सङको एम थर्टी फोर किनेको थियो कि साह्रै राम्रो रहेछ नि हो आमामामा मन पर्यो नि मलाई त अब असल त्यस्तो महँगो पनि हैन हैन अब सोह्र हजारको फोनमा छ हजार एमएचको ब्याट्री हो त्याँ एक दिन चार्ज गरेपछि डङ्ङै तिनचार दिनसम्म आरामले थाम्ने हो यसै फोनहरू चलाउनु आउनु जानु चाहिँ क्यामेरा पनि साह्रै दामी अब सत् सोह्र हजार सत्र हजारको फोनले चाहिँ त्यति मजाको क्यामेरा हैन त्यहीँमाथि अब आहिले हामी त कन्टेन्ट क्रिएटर जस्तै त हो यसो स्लो मोसनमा अब पिक्चर क्वालिटी पनि मजाको जस्तो इन्स्टाग्रामहरू अपलोडहरू गर्नुको लागि फेसबुकतिर अपलोड गर्नुको लागि फोटोको क्वालिटी पनि ओके हैन फेरि प्रोसेसरहरू पनि साह्रै राम्रो क्या अनि त अब गेम्सहरू अब खेल्नुको लागि सपोर्ट पनि राम्रो गर्ने अब त्यसको जुन चाहिँ डिस्प्ले पनि राम्रो रहेछ अनि त जुन चाहिँ त्यो त्यसको जुन चाहिँ ब्याक हुन्छ नि त्यो पनि मतलब प्लास्टिक नभएर मेट्यालिक भएकोले गर्दा ड्युरेबल पनि राम्रो लाग्यो मलाई हैन अनि त अब फेरि त्यो जुन चाहिँ बिल्ट क्वालिटी त्यो अब स्याम्सङको फोन भएर होला नि त्यो अब सोह्र सत्र हजारको रेन्जमा बिल्ट क्वालिटी पनि ओके नि हैन क्यामेरा झन् अब दामी त्यहीँमाथि फेरि त्यसको मतलब जुन चाहिँ स्पिड हुने जुन चाहिँ थियो डिसप्ले सेट पनि राम्रो रहेछ हैन अनि त बेस्ट ब्याट्री चाहिँ दामी अनि त यसो गेमिङहरूले मेरो त अब गेमिङ एक्सपेरियन्स पनि कस्तो थियो भन्दा गेमिङहरू पनि गर्थेँ के मजा लाग्यो हो एक घन्टा दुई घन्टा फोनमा मजाले गेमिङ गर्दा पनि राम्रो चल्ने हो नतातिने हिटिङ इस्यु पनि भएन अनि त त्योमाथि फेरि त्यो वाइफाईको फाइभ ब्यान्ड रहेछ त्यो पनि मजाको चल्ने त्यसले गर्दा चाहिँ अब राम्रो थियो फोन ओभरल हैन हुन्छ त्यही हो